हेलो म आइतामाया राई बोलिरहेछु आइतामाया बोलिरहेछु हो मैले सामान मगाएको थिएँ तर सामान चाहिँ फुटेको आएछ प्याक राम्रो भएन रहेछ फुटेको रहेछ कि अर्को पठाइदिनु कि त यो कि त पैसै फर्काइदिनु भएन होइन भने म स्टार कम्ती दिन्छु